सेल्पहेल्प ग्रुपमा मेरो विचार धेरै राम्रो छ किनभने महिलाको रोजगारको लागि यो राम्रो काम हो किन गाउँ गाउँमा धेरै महिलाहरू छ तर भनेको बेलामा उनको हातमा पैसा हुँदैन त्यसको कारणले गर्दा सेल्फ सेल्फहेल्प ग्रुप हाम्रो गाउँमा पनि छन् हामी पनि सेल्फहेल्प ग्रुपसँग जोडिएको छ मेरो सेल्फहेल्प ग्रुपको नाम हो प्रगति किनभने हामीलाई एकाअर्काको महिलाहरूको साथ चाहिन्छ त्यसले गर्दाखेरि हामीलाई आफैले एउटा काम गर्नु सकिँदैन सेल्फहेल्प ग्रुपकोद्वारा हामीले जस्तो च्याउ पालनहरू कुखुरा पालनहरू डेरी मिल्कहरू दुधको पर्महरू हामीले मिलेर खोलेर त्यसमा हामीले पुँजीहरू पनि सरकारद्वारा लोनहरू पाइन्छ त्यसले गर्दाखेरि हाम्रो जीवनमा धेरै उन्नति हुन्छ हामीले सबैले मिलेर महिलाहरूले मिलेर हामीले धेरै कामहरू गरे भने हामीलाई दुई चार पैसाहरू पनि पाइन्छ त्यसले गर्दाखेरि हाम्रो सेल्पहेल्प ग्रुपमा गाउँमा धेरै जस्तो जुटको कामहरू भयो सिलाईबुनाईहरू भयो किन महिलाहरू घरमा दिनभरि त्यसै फाल्टो बसेर के गर्ने काम सिक्यो भने सेल्पहेल्प सेल्पहेल्प ग्रुपमा आएर जोडिएर गाउँमा विकासहरू गर्ने त्यसको कारणद्वारा हामीलाई धेरै नै राम्रो हुन्छ जसरी हामीले दुई पैसाहरू कमाएर गाउँतिर दोकानतिर हामीले बेच्न सकिन्छ त्यसले हाम्रो जीवनको स्तर राम्रो हुन्छ उन्नतिको आग अगाडि बढिन्छ सरकारले पनि महिलाहरूको लागि धेरै धेरैहरू रोजगारहरू खोलेको छ दुई पैसा कम्ती गरेर हामीलाई लोनहरू पनि दिने गर्छ त्यो लोनले हामीले दोकानमा सामानहरू किनेर राख्यौैँ भने हामीलाई धेरै राम्रो पुँजी बढ्ने सकिन्छ दुःखबिमारहरू भयो भने हामीले एकाअर्काको मदत गर्नु सकिन्छ त्यसले गाउँमा वि विकासहरू पनि हुन्छ सेल्पहेल्प ग्रुप छ भने धेरै राम्रो हुन्छ मेरो विचार त राम्रो छ गाउँको धेरै महिलाहरूले फाल्टोमा बसेर के गर्नु र सेल्पहेल्प ग्रुपसँग जोडियो भने राम्रो हुन्छ